अब है हामीलाई चाहिँ है हामीलाई चाहिँ म अब हामी नर्सिङ गर्दैछ है नर्सिङ अब ठुल्ठुलोहरूले सिनियर नर्सहरू सिस्टरहरूले चाहिँ अब के भयो केको लागि हामीलाई सर्भे गर्न पठाउँछ भन्दाखेरि अब है नम्बर वान यस टपिक के पोइन्ट नम्बर वान टपिक है डेङ्गु अब डेङ्गुको लागि हामीलाई सर्भे गर्न हामीलाई गाउँ गाउँ बस्तीहरू पठाउँछ है अब अब हामीलाई है हामी अब हामीले कसरी अब उनीहरूलाई सम सम्झाउनु अब कसै मान्छेहरू घोसे हुन्छ बोल्दैन कसै मान्छेहरू है बोलेको बोलेकै गर्छ कसरी आफूलाई अप्ठ्यारो लाग्छ है कसरी चाहिँ हामीले अब उसरी सम्झाउनु त्यस्तो अब पोलाइटली कसरी बोल्नु आफूले है अब यस्तो यस्तो गर्नु हुँदैन यस्तो यस्तो उयो हुन्छ है यसरी हुन्छ भनेर पठाउँछ अन्त के भन्छ अन्त त्यहाँबाट चाहिँ आफूले है त्यहाँबाट आफूले अब कसरी अवेरनेस अब कसरी जोगिएर बस्नु है अन्त हो यसरी भनेर अब आफूले उयो के भन्छ आफूले अब उयो के भन्छ स्प्रेहरू गरेर है गभर्मेन्टबाट स्प्रेहरू पठाइदिए पो मतलब सेनिटाइज गर्नु पर्यो है फिनेलहरूले मजाले पुछपाछ गरेर रुमहरू पनि अब अब आफूलाई प्रोटेक्टको लागि चाहिँ प्रोटेक्सनको लागि चाहिँ आफूले है रुमहरू साफ सुधार गर्नु पर्यो पोछा पुछीहरू पोछाहरू लगाएर अब मतलब त्यस्तो त्यस्तो भन्न चाहन्छु मलाई अब यो उसको बारेमा चाहिँ ए हजुर हामी चाहिँ यसरी मिलेर सम्झाउँछौँ मान्छेहरूलाई है